यो सुइमिङको बारेमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ किन भने म हिजो भर्खर हिजो बुद्ध जयन्ती थियो र म घुम्नु गएको थियो यता डाँडा गाउँ जयगाउँ भन्ने जगामा गएको थियो त्यहाँनेरि सुइमिङ छ एउटा होइन यता खोप्लापट्टि अनि त्यहाँ जाँदाखेरि चाहिँ म साथीहरूसँगै गएको थिएँ साथी गाडीमा गएको थियौँ मैले गाडी निकालेको थिइनँ अनि के भन्छ त्यो जहाँ जाँदा त्यो जगामा जाँदाखेरि चाहिँ मलाई एउटै मतलब यस्तो खाले मतलब अनुभव भयो कि मतलब अब है यो जगामा चाहिँ खुसी रहेछ है मतलब हुन्छ नि मान्छेले इन्जोय गरेको देखेर अब आफूलाई पनि खुसी लागेर आउँछ नि कतिवटा चिजमा अब त्यस्तो लाग्छ त्यो जगामा पुगे पछि चाहिँ मलाई होइन अब राम्रो लाग्यो मलाई सुइमिङ चाहिँ अब पहिल्यैदेखिको मन पर्ने के अब होइन र पनि खेल्नु न आए पनि अब गर्नु चाहिँ गर्नु चाहिँ आउने के त्यस्तो टाइपको थियो अब हिजो जाँदाखेरि चाहिँ म एक पल्ट कति दिन बाद सुइमिङ गर्यो भने चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि अब जस्तै कि तपाईँले अब एक महिना अगाडि गर्नु भयो भनेदेखिको अन्त मतलब चार पाँच दिन अगाडि गरेर ए गरेर बिचमा छ सात दिन ग्याप भयो भने चाहिँ मतलब अर्कै टाइपको अनुभव हुँदो रहेछ मतलब खेल्नु न आउँदो रहेछ कतिवटा चिजमा डुब्नु खोज्दो रहेछ त्यो मतलब जतिको त्यो गहिराइ हुन्छ त्यसको कति फिट हुन्छ त्यो डिगीमा अब त्यो डिगीमा चाहिँ अब आफूले कम्फर्टेबल मिलाउन सक्दैन रहेछ होइन त्यो मिलाउनु सक्दैन रहेछ अन्त आफूले कतिवटा चिजमा अब यो जगामा चाहिँ म यस्तो गरेर पौडी खेल्नु पर्ने त्यो मोमेन्ट पक्रिन सक्दैन रहेछ किनभने सुइमिङको मलाई सानैदेखिको सोक हो सुइमिङ मलाई मन पनि पर्छ र आई लाइक इट सुइमिङ होइन सो त्यही भन्न चाहन्छु कि मतलब अब सुइमिङ त राम्रै हो बट अब कतिजनालाई मन पर्दैन होइन अब आफूले बुझेर पनि अब गर्नु त पर्यो अब जे भए पनि होइन आफूलाई अब साथी साथी भाइहरू सबैजना जाँदैछ खेल्दैछ भनेदेखिको त आफूलाई खेल्न त मन त लागिहाल्यो नि त होइन अब जसरी भए पनि अब साथी भाइ सबैजना अब सुइमिङ भित्र छ म अब गइनँ भने मलाई राम्रो लाग्दैन किनभने म कति दिन बाद हिजो खेलेको थिएँ होइन अब कति दिन बाद खेल्दाखेरि मलाई यस्तो अनुभव भयो कि मतलब अब मैले बिचमा त्यसै ग्याप गरेको छु सुइमिङ सायद म खेलिरहेको म हिजो यस्तो हुने थिइनँ जस्तो लाग्यो के मलाई किनभने म हिजो त्यो छ फिट कि सात फिटको त्यो सात फिट भएको थियो साढे सात फिट थियो होला साढे सात फिटको त्यो उयसमा जाँदाखेरि चाहिँ मलाई मतलब खेल्नु न आएको के मतलब अडकेको सुइमिङमा अन्त त्यो अड्कँदाखेरि चाहिँ यस्तो अनुभव भयो कि मतलब म सुइमिङ गर्दिनँ जस्तो लाग्न थाल्यो क्या मतलब त्यस्तो खालो फिल भयो के त मतलब सुइमिङ गर्दाखेरि चाहिँ अब साथी भाइहरूसँग मजाले बसेर सुइमिङ सिक्नु पर्ने रहेछ सुइमिङ मतलब कति दिन ग्याप गर्यो भने त्यस्तो हुँदो रहेछ त्यस्तो अनुभव भयो मलाई किनभने अब मैले कति दिन ग्याप गरेको थियो त्यो आफूलाई थाहा छैन आफूले बुझ्नु पर्यो होइन त्यही हो सब कुरा याद कुराहरू याद राख्नु पर्छ किनभने अब कति दिन बाद मैले त्यो सुइमिङ गर्दाखेरि त मलाई अर्कै फिल भयो नि त अब कति दिन बाद गरेको र सधैँ गरेको र कति दिन बाद गरेको त बहुत डिफ्रेन्ट हुँदो रहेछ होइन किनभने हिजो सायद मैले गरेको भए चाहिँ त्यस्तो प्रब्लम आउने थिएन होला मलाई जस्तो लाग्न थाल्यो के मलाई चाहिँ अब किनभने हुनु पनि त्यस्तै भएको थिएँ दुबलाई जस्तो भएको थिएँ के त अब साह्रै हप्प पानीहरू सबै मुखमा पसेर अब होइन त्यस्तो भएको थियो अब त्यही हो सुइमिङ गर्नु जाँदाखेरि चाहिँ साथीहरूसँग म एकदम हेल्पफुल लिएर मजाले साथी भाइहरूसँग मजाले मिलेर मजाले गर्नु पर्यो सुइमिङ त्यही हो त्यति नै भन्न चाहन्छु होइन अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ अब त्यही हो सुइमिङ राम्ररी गर्नु पर्यो अन्त एकदम अब सबै आफूलाई अब फर्स्ट फर्स्ट सिक्दैछ छ भने चाहिँ अब एकदम हेल्पफुल होइन अब मतलब साथीहरूसँग सबसँग अब मिलेर सबै मतलब सुइमिङ गर्दा के के लगाउनु पर्ने त्यो चिजहरू एकदम आफूलाई आफ्नो लागि सेफ्टीको लागि सबै युज गरेर त्यहाँदेखिको सुइमिङ गर्नु हुन्छ भने चाहिँ धेरै राम्रो हुन्छ हजुरको जीवन र धेरै धेरै धन्यवाद